अब वहाँ माइतपट्टिबाट पनि अब सहायता त धेरै गऱ्यो है धेरै नै अब यो घर बनाउँदादेखि लिएर गएर अब यो यहाँ छ एउटा दुइटा यो गाईहरू पनि बाबाले यसो गरेर खाओस् भनेर दिनु भएको है हुनु त अब भन्नुपर्दा त मेरो माइतीमा पनि त्यस्तो राम्रो आर्थिक अवस्था त छैन बाबा पनि त्यही गाई पालन बाख्रा पालन नै गर्नुहुन्छ है अब बाबाको पनि अब पहिला खुट्टहरू बिग्रेको खुट्टा भाँच्चिएकोले गर्दाखेरि बाबाले पनि यस्तो राम्रो काम त गर्नु सक्नुहुन्न त्यही भएर यही गाई बाख्रा नै पालन गर्नुहुन्छ यही गाई बाख्रा मलाई यो गाई यो बाख्राहरू कतिपयहरू त बाबाले नै गरेर खाओस् छोरीले भनेर दिनु भएको हो है अब दिनुभयो धेरै गर्नुभयो अब कोही क कोही घडी त अब यस्तो दुःख हुन्छ कि हामीलाई घरमा सौदा पानीसम्म पनि हुँदैन अब त्यो सौदा पानीहरू पनि कति कति त अब बाबाहरूले नै दिनुहुन्छ अब कति ठाउँमा अब नानीहरूको स्कुल फी तिर्नु नसक्दा ओर्दा पनि बाबाहरूले मलाई केही सहयोग गरिदिनुहुन्छ है अब धेरै नै अब त्यसो त बाबा माइतीपट्टिबाट पनि धेरै नै सहयोग छ अब यो गाई भयो गाई बाख्राबाट अब बाबाले अब पछि अब अब गाई बाख्रा यो बढ्दै जान्छ है अब हामीले यसबाट नै अब खाइराखेको छौँ अब यसलाई हामीले पालेको भन्नु कि यसले हामीलाई पालेको भन्नु अब यो यहाँबाट पनि अब पछि अब सक्यौँ भने चाहिँ यसो बाछा बाछी चाहिँ बाबालाई अब फिर्ता दिनुपर्छ है त्यस्तो चाहिँ के पनि अब उयस छैन अब मलाई अब हुनुको लागि त ससुरालीपट्टिबाट पनि सहयोग गरिराखेकै छ हेरिराखिदिनु भएको छ है अब दुःख सुख त माइतीबाट पनि ससुरालीबाट पनि धेरै नै अब सहयोग चाहिँ गरिदिनु भएको छ र अब मेरो माइतको भयो या ससुरालीको भयो त्यस्तै हो आर्थिक अवस्था त राम्रो छैन वहाँ पनि है यस्तै अब हामी गाउँ बस्तीमा यही गाई बाख्रा पालन कुखुरा पालन यही साग सब्जी है यही फलफुल यसले त गरेर खाने हो अब धेरै त सक्नु हुन्न तर पनि थोरै भए पनि धेरै नै अब सहायताको हात चाहिँ बढाइदिनु भएको छ मेरो ससुरालीबाट भयो या मेरो माइतीबाट धेरै नै अब यहाँसम्म कि अब मेरो त पानी बोक्नु पर्थ्यो है यो पानीको पाइपहरू पनि बाबाले नै दिनुभएको हो छोरीलाई दुःख भयो भनेर यो पानीको पाइपहरू पनि बाबाले दिनुभएको हो यो पानी ससुरालीबाटै दिनुभएको हो अनि यो बाख्रा यो कुखुरा यो गाई है मेरो कोही माइतीबाट त कोही ससुरालीबाट दिनुभएको हो